हेलो हजुर हजुर हजुर नारायण ट्राभल एजेन्सी भन्नु होस् ए अच्छा अच्छा अच्छा हजुर हजुर कुनै घुम्ने प्लान बनाउदै हुनु हुन्छ

ए एकदम एकदम राम्रो छ एकदम राम्रो स्पेसियली एकदम एक नम्बर राम्रो छ हो अन्त तपाईँले डुवर्स घुम्ने प्लान बनाउनु भएको छ त्यो पनि एकदम राम्रो कुरा हो यति बेला राम्रो सिजन चलिरहेको छ हो त्यसले गर्दाखेरि चाहिँ तपाईँले यति बेला डुवर्स घुम्नु चाहिँ एकदम स्विटेबल हुन्छ एकदम चिप एन्ड बेस्ट रेटमा तपाईँलाई हामी एकदम राम्रो राम्रो ठाउँ घुमाउने छौँ त्यस्तो बेसी छैन कतिजना आउनु हुने हो

तिनजना आउनु हुने हो फ्यामिली हो कि साथीहरू हो ए अच्छा साथीहरूको प्याकेज भने पछि साथीहरूमा कम अझ झन् कम्फर्टेबल हुन्छ हजुरहरूलाई अब के भन्छ यहाँ बाग्राकोटबाट सुरु गरेर अन्त बिचमा त्यहाँनेरि डुवर्स कलिङ सेन्टर छ त्योदेखि बाहेक एउटा त्यहाँ रेस्टुरेन्टमा लगेर हामी त्यहाँ डुवर्स कलिङमा लगेर खाजाको व्यवस्था गर्छौँ त्यहाँबाट तपाईँलाई घुमाउँदै घुमाउँदै हामी बिरपाडा बिचको जङ्गलहरू गोरुमारा जङ्गलहरू घुमाउँदै घुमाउँदै लिएर गएर चाहिँ हामी बक्सर तपाईँहरूलाई पुर्याउँछौँ बक्सा डुवर्स डुवर्सको क्षेत्रको त्यो जङ्गलहरू जम्मै घुमाएर राजाभातखवाको होमस्टेमा तपाईँहरूलाई स्टे गराउने प्लान गर्न सक्छौँ त्यहाँदेखि बाहेक तपाईँ त्यहाँ बर्ड वाचिङ छ त्यहाँ अरू चिजहरू छ त्यहाँ तपाईँहरू अब जङ्गलमा घुम्नु सक्नु हुन्छ रमाइलो गर्न सक्नु हुन्छ त्यस पछाडि अन्त असम बर्डर छेउ पुगेर अनि अलिपुरद्वार पनि घुम्दै घुम्दै अनि फेरि फर्कँदाखेरि राम्रो ट्रिप हुन्छ कति दिनको प्लानमा आउनु हुन्छ तपाईँहरू पाँच दिनमा तपाईँले इन्टायर डुवर्सको लगभग एक एक चरण चाहिँ घुम्न सक्नु हुन्छ तपाईँले भुटान बर्डर एक्सपिरियन्स गर्नु सक्नु हुन्छ असम बोर्डर एक्सपिरियन्स गर्नु सक्नु हुन्छ तपाईँले कुच बिहार एक्सपिरियन्स गर्नु सक्नु हुन्छ तपाईँले पहिलाको त्यो जुन ऐतिहासिक पूर्वधार भएको जुन बक्सा डुवर्स छ त्यो एक्सपिरियन्स गर्न सक्नु हुन्छ अनि त्यसदेखि बाहेक पनि तपाईँले अब यता यो कुइनाइन कमान रोङ्गो साइड एक्सपिरियन्स गर्नु सक्नु हुन्छ जङ्गल जुन छ गोरुमारा जङ्गल छ ठूलो बडाको त्यो रिजर्भ फरेस्ट त्यो एक्सपिरियन्स गर्नु सक्नु हुन्छ त्योदिखि बाहेक डुवर्सका थुप्रै खोलानालाहरू छन् डुवर्सको ट्रेनको एक्सपिरियन्स गर्न सक्नु हुन्छ तपाईँ यो विविध प्रकारको तपाईँले एक्सपिरियन्स गर्नु सक्नु हुन्छ कति प्याकेजमा तपाईँहरू आउन चाहनु हुन्छ कतिसम्म खर्च गर्न रेडी हुनु हुन्छ त्यही अनुसारले हामी तपाईँको घुम्ने ट्रिपको प्लान गरिदिन सक्छौँ नि एकदम सस्तो छ तपाईँले चिन्ता लिनु पर्दैन तपाईँको पाँचजनाको पर हेडको हिसाबले तपाईँको अब एक दिन बस्ने खानेको व्यवस्थामा वान थाउजन्ड रुपिस पर हेड माइन्डमा राखिराख्नु होस् त्यहाँ भन्दा बेसी हामी एक्सपे एक्सपेन्सिभ बनाउदैनौँ त्यहाँदेखि दिनको तपाईँको ट्राभलको ट्राभलिङको खर्चलाई वान थाउजन्ड माइन्डमा राखिराख्नु होस् त्यसो गर्दाखेरि चाहिँ पाँच दिनको तपाईँको एकजनाको टेन थाउजन्ड जस्तो पर्छ हजुर हजुर तर थर्टी थाउजन्डको एकदम फुल प्याकेज हुन्छ त्यसमा तपाईँहरूले सब प्रकारको ब्रेकफास्टदेखि लिएर दिनमा तपाईँले ट्राभल गर्ने कुरादेखि लिएर ट्रेनको एक्सपिरियन्स गर्नुदेखि लिएर तपाईँले विभिन्न ठाउँमा जुन घुम्ने टिकटहरू काट्नु पर्ने हुन्छ त्यो सब कुरा पनि तपाईँलाई प्रभोइड गरिन्छ अनि साथ साथै के भन्छ तपाईँहरूको बस्ने र खानेको व्यवस्था पनि त्यसै भित्रबाट हुन्छ

ओके ओके ओके तपाईँको नाम म के नोट गरिराखौँ यहाँनेरि ओके ओके दार्जिलिङ कहाँबाट हुनु हुन्छ तपाईँ बिजनबारी साइडबाट ओके ओके तपाईँलाई हामी एकदम डुवर्समा वेलकम गर्नु रेडी छौँ हो फेरि फेरि पनि तपाईँले नारायण एजेन्सीलाई सम्झनु होला धन्यवाद थ्याङ्क्स फर कलिङ ओके